हामी गाउँबस्तीमा बस्छौँ मान्छेको बसाइ सहरिया जीवन र गाउँले जीवन दुई किसिमको चाहिँ मुख्य नै हुन्छ अनि अर्को एउटा इरानी भन्दा पनि भयो घुमन्ते फिरन्ते पनि जीवनै हो गाउँबस्तीमा बस्ने मान्छे सहरमा बस्न जाँदैनन् सहरमा बस्दाखेरि उनीहरूलाई सहरिया जीवन बिताउने निकै चर्को पर्छ तर गाउँबस्तीमा चाहिँ आइनोसाइनोले बोलिन्छ इज्जतले बोलिन्छ गाउँबस्तीमा भएको मसिनो मसिनो दोकानहरू निकै बहुमूल्य हुन्छ किनभनेदेखि चाहिँ नचा नपाउने चिजहरू त्यहाँ गएर सोधिन्छ अनि त्यो दोकानले ए यो त चाहिँदो रहेछ भनेर ल्याउँछ त्यसपछि घरको गाह्रो खाँचो टर्छ गाउँको दोकान सहरबजारको भन्दा गाउँको दोकान निकै बहुमूल्य हुन्छ आवश्यकतालाई पुरा गर्ने हुन्छ कत्ति खाँचो टार्ने हुन्छ जस्तो चाहिँ मलाई लाग्छ यसले गर्दा मलाई गाउँबस्तीको दोकान सहरबजारको भन्दा गाउँबस्तीकै दोकान चाहिँ मलाई मनपर्छ किनभनेदेखि सहरमा त घुमी घुमीकन जे जे इच्छा लाग्यो किन्यो पैसा शेष पारेर हामीलाई भयो तर गाउँबस्तीमा चाहिँ भने यो चिज छैन रहेछ यसले टारौँ यति पैसा रह्यो अर्को चिज अर्को दिन किनौँला भन्दा भयो तर एउटा कुरा हो गाउँबस्तीमा चाहिँ अप्राप्य चिजहरू बल्लबल्ल लेखेको पुरानो अलिक महँगो हुन्छ कि भन्ने मात्रै हो नभएदेखि त गाउँबस्तीकै दोकान गाउँबस्तीको मान्छेलाई धेरै सजिलो सुविस्ता र आनन्द पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ